ए जोसना अन्त के गर्दैछौ हौ ए अस्ति मैले त्यो सारी किनेको थिएँ नि अस्ति क्या त्यो पुष्पान्जलीको बिहेको लागि कान्चिपुरम सारी किनेको थिइनँ तँलाई मैले तिमीलाई मैले देखाएको थिएँ नि त्यो सारी चाहिँ एक् एकदमै राम्रो लाग्यो क्या उयो लाग्यो हो लगाएर लगाउँदा पनि एकदमै आफूलाई कम्फोर्टेबल हो मजाको कलर पनि दामी होइन अन्त मलाई त पुरा मन पऱ्यो अन्त दाम पनि त्यो उयो हेरेर चाहिँ दाम पनि एकदमै राम्रो थियो हो अन्त मलाई चाहिँ पुरा मन पऱ्यो नि हौ कलर सबै मन पऱ्यो